औ साथी हेर मैले अस्ति एउटा स्वेटर किनेको थिएँ कि त्यो स्वेटर कस्तो राम्रो रहेछ हो म त पत्तो गरेको थिइन पुरा महँगो भन्दै थियो र हैट् लाँदिन हौ यो स्वेटर त यस्तो दाम रहेछ भन्दाखेरि पनि नयाँ निस्किएको तपाईँहरूले सधैँ किनि रहनुहुन्छ र देखाएको त मैले मिलाइ दिन्छु नि लानुहोस् न भनेर चाहिँ अब कतिमा दिने सधैँको दाममा हो भने चाहिँ लान्छु नभए त मेरो पैसा छैन स्वेटर त थुप्रो छ लाँदिन भन्दाखेरि जबर्जस्ती त्यो भैयाले मलाई भिरायो कि स्वेटर हेर्नु त मैले कतिपल्ट लगाइसकिसके हो एउटा भुवा पनि जाँदैन हो सस्तो पनि रहेछ अन्तखेरि नानीहरूले पनि मनपरायो सबैमा म्याच पनि गर्दा रहेछ साडीमा हुन्छ कुर्ता लगाउँदा हुन्छ कोही कोही बेला यसो पेन्टहरू लगाउँदाखेरि राम्रै देख देख्दा रहेछ हो दुईपल्ट लगाइसके अन्त अस्ति सुत्दाखेरि लगाएको थिएँ भुवा एउटा बस्दैन राम्रो रहेछ हो अँ तिमीले किन्छौँ भने किन म लगिदिन्छु त्यो भैयाकोमा हो योपाली आएको रहेछ यो आइटम चाहिँ एकदमै राम्रो रहेछ पहिलाको स्वेटरहरू त तिन चारपल्ट लगाए पछि त अलिअलि ब्यागहरूले भेट्दा डल्लो डल्लो भुवा देखि हाल्थ्यो नि हो यो त हेर्नु नि कस्तो राम्रो छ दुईपल्ट अस्ति वासिङ मसिनमा लगाउँदा के पनि भएन हो जस्ताको तस्तै छ किन्ने भने चाहिँ जाउँ है म लगि दिन्छु त्यो दोकानमा म भनिदिन्छु नि मेरो साथीले मैले लगाएको देखेर पुरा मनपरायो अन्त मैले लगेकै दाममा देऊ न ल भाइ भन्छु नि ल अन्त जाउँ अन्त अरूलाई पनि भन है केटीहरूको ग्रुपमा पनि किन्ने छ भने कलरहरू राम्रो राम्रो कलरमा आएको रहेछ हामीले लगाउने खालको कलरमा हो उत्ताउलो कलर पनि छैन ठिकैको छ थुप्रै छ बाह्रवटा कलर छ आफूलाई जस्तो ल्याउदा जुन चाहिँ कलर ल्याउँदा हुन्छ हो जाउँ न ल अब किन्ने बेलामा कहिले जानुपर्ने हो मलाई फोन गरेर भन्नु नि जाउँ सँगै गएर म भैयालाई भनिदिन्छु अन्त किन्नु नि ल कस्तो राम्रो रहेछ लु हेर्नु त जस्तोको तस्तै छ अस्ति मैले दुईपल्ट मिशिनमा घुमाए हो भुवा उठ्छ होला भन्दै घुमाइ दिएको थिएँ भरे त उठेन एउटा पनि राम्रै रहेछ एकदम राम्रो छ लु हेर्नु त लु हेर त मनपऱ्यो भने चाहिँ जाउँ है मलाई भन्नु अन्त केटीहरूलाई भन्नु ल ग्रुपमा को कोले किन्छ यस्तो यस्तो रहेछ ए स्वेटर दिदीले किनेको रहेछ अन्तखेरि चाहिँ अब यसको दाम पनि सस्तै रहेछ राम्रो लाग्यो किन्ने भए जाउँ है भनेर भन्नु ल सबैलाई लगेर जाउँ न ग्रुपै भएर अलिक कम्तीमा दिन्छ कि